हाम्रो जुन चाहिँ घरमा किचनमा जुन चाहिँ चलाइने एलपिजी ग्यास है लिक्वीफाइड पेट्रोलियम ग्यास भन्छ है त्यो ग्यास चाहिँ अब हामीले चाहिँ चलाउनु राम्रोसँगले चलायो भने अब हाम्रो घरमा केही नोक्सान पनि हुँदैन होइन तर यसलाई नै चलाउनु जानेन भने चाहिँ यो ग्यासले चाहिँ एलपीजीले चाहिँ धेरै ने खति गर्दछ त्यही कारणले चाहिँ यसलाई चाहिँ हामीले सुरक्षाको साथमा चलायो भने चाहिँ हामीलाई एउटा सुबिस्ता पनि हो एउटा हाम्रो सेफ्टी पनि हो र यसलाई चाहिँ हामीले कसरी सेफ्टी राख्नुपर्छ भनेदेखि चाहिँ जस्तै हामीले किचनको भरसक किचनको जुन चाहिँ छ त्यहाँदेखि चाहिँ तपााईँले बरू लामो पाइपै होस् एउटा पाइप चाहिँ स्टोर स्टोर रूममा लगेर राखेर त्यो पाइप चाहिँ अलिक लामो नै ल्याएर चाहिँ किचनमा हामीले पाइप लगाउनु सक्यो भने चाहिँ त्यो चाहिँ राम्रो हो किन भनेदेखि चाहिँ घरमा अलिकति किचनमा बेसी आगोहरू ब खोलेर बलिहाल्यो भने पनि डाइरेक्ट त्यो सिलिन्डरमा गएर चाहिँ भेट्नु टाडो भएको कारणले भेट्दैन त्यहीकारण नोक्सानी कम हुन्छ है त्यो गरे असल हुन्छ र फेरि तपाईँहरूले त्यो किचनमै पनि तपाईँको सिलिन्डर माथि चुल्हा मुनि सिलिन्डर राख्यो भने पनि पाइपलाई चाहिँ राम्रोसँगले चेक गर्नुपर्छ है पाइप कसैको तपाईँको एउटा चुल्हाको ठाउँमा हुन्छ चुल्हाको साइडमा हुन्छ त्यहाँनिर त्यो पाइप खाँद्ने जग्गा हुन्छ एउटा त्यो रेगुलेटरको त्यहाँ मुनि हुन्छ है कतिजनाको चाहिँ के हुन्छ भनेदेखि चाहिँ त्यो रेगुलेटरबाड पाइप आएको चाहिँ चुल्हामा आ त्यो चुल्हामा जोडिने ठाउँमा चाहिँ त्यसबाट पनि लिक हुँदै गरेको हुन्छ होइन त्यो लिक तपाईँले हेर्नुपऱ्यो सुन्नु पऱ्यो कतिवटा चाहिँ त्यसलाई तपाईँले अलिकति ग्यासहरू जाँदैछ भने त्यसलाई घरमै अब लाबरहरू हुन्छ होइन लाबरले टाइट बान्नु पऱ्यो कति चाहिँ तपाईँको रेगुलेटरको मुनि ग्यास जाँदै गरेको हुन्छ तपाईँले राम्रोसँग कानले सुन्नु भयो भने छिससस् गरेर जाँदै गरेको हुन्छ है अब त्यो हेर्दाखेरि चाहिँ तपाईँको ग्यास एउटा त तपाईँको नोक्सान पनि भयो कति पैसा लिएर आएको है त्यसलाई राम्रोसँगले तपाईँले खोल्नुहोस् फेरि तपाईँले टाइट लगाएर रबर लाएर चाहिँ ट्राई गर्ने काम गर्नुहोस् यदि त्यो गर्दा पनि यो ग्यास गइबस्यो भने चाहिँ त्यो रेगुलेटरको अब दोकानमा जानुहोस् कहाँ बेच्छ है त्यहाँनिर सोध्नुस् रिपेर हुन्छ भने ठिकै छ तपाईँ रिपेर गर्नुहोस् रिपेर भएन भने नयाँ लिएर आएर चाहिँ त्यसलाई लाउने काम गर्नुहोस् जसमा चाहिँ तपाईँलाई तपाईँको किचनमा या घरमा कुनै पनि खतरादेखि तपाईँ जोगियोस् अनिखेरि तपाईँले फेरि बेलुका सुत्ने बेलामा रेगु माथि चुल्हा मात्रै ग्यास निभाउनु होइन तर तपाईँले मुनि रेगुलेटरबाटै त्यसलाई अफ गरिकन चाहिँ राम्रो चेक गरिकन राति सुत्नु भन्दा अगाडि पनि तपाईँले रेगुलेटर बन्द गर्नुहोस् अथवा तपाईँले खाना साना खाना सबै बनाइसकेपछि पनि त्यो चुल्हामा तपाईँको चुल्हामा मात्रै अफ होइन मुनि नै अफ गरेर गर्नुहोस् या अथवा तपाईँहरू कहीँ घरदेखि बाहिर जानुभयो भने पनि रेगु रेगुलेटरको मुनि नै अफ गरेर राम्रोसँगले चेक गरेर जानुहोस् जसद्वारा ठुलो नोक्सानीबाट चाहिँ तपाईँहरू जोगिनुहुन्छ धन्यवाद